हाम्रो कालिम्पोङमा स्वच्छ अभियान चाहिँ बेला बेलामा सङ्घ संस्थाहरूले गरिरहनु हुन्छ र यसलाई यसले चाहिँ मलाई धेरै प्रभाव पारेको छ मैले त अहिलेसम्म त्यसमा कुनै भाग त लिएको छुइनँ तर एकदमै मनपर्छ मलाई यो यो सुधार गर्नु धेरै आवश्यकता छ